हजुर मलाई लाग्छ कि ग्रामीण क्षेत्रका युवा पुस्ताले उपयुक्त जीवन साथी पाउनमा समस्याको सामना गर्न परिरहेछ किनकि उनीहरूले अहिले आफूले चाहे जस्तो जीवन साथी पाउन सकिरहेका छैनन् तिन चार महिना प्रेम गऱ्यो अर्का एक अर्कालाई राम्रोसँग नबुझी नै राम्रोसँग मन भावलाई नबुझी नै राम्रो आफू माझ आउन नपाई नै उनीहरू आफ्नो बुवा आमाको विचार विमर्शलाई नबुझी नै आफ्नो खुसीले विवाह बन्धनमा बाँधिन्छन् बाँधिन पुग्छन् र पछि न त आफ्नो पढाई नै पुरा हुन्छ न त हातमा भने जस्तो जब् अथवा काम नै हुन्छ न त कुनै सरकारी जागिर हुन्छ तब गएर उनीहरूको बिचमा भुल बुझाबुझ हुन्छ झगडा हुन्छ अनि छुटाफुटा हुन्छन् न त घरबार राम्रोसँगले गरेर खान सक्छन् बाबा आमाबाट पनि टाढिएका ति विचरा अहिलेका भावी पिँढी पिँढीहरू सहरमा बसेका हुन्छन् तब घरबार भताभुङ भएर भएर बिग्रिए पछि आफ्नो गाउँ बस्तीमा आई खेतीपाती गर्न आँट हुँदैन यसैले गर्दा म यस कुरालाई धेरै प्राथमिकता दिँदछु